हेलो म अहिले घरमै छु त हजुर मेलामा लाने सामानहरू सोचेको छु मैले मेरोमा त अब के छ भने नि मेरो बारीमा फलेको चिजहरू छ जस्तो कि अब कोदोको पिठो फापर है मकै साग सब्जीहरू आलु मुला यस्तो धनियाँ यस्तो साग सब्जीहरू यस्तो पनि छ अँ अब के अरे र त त्यस्तो साथी पायो भनेदेखिन् त राम्रो नि अब गाडी गरेर जानु है एउटै गाडी गरेर अब सामानहरू लोड गरेर लानु ओर्नु पनि अब वहाँ मेलामा बस्नु ओर्नु पनि बसेर बिक्रीहरू गर्नु पनि अब सुविधा हुन्छ नि त त्यसो गर्यो भने ए एउटै गाडी गरौँ पर्छ होला हौ है

हजुर हजुर

हुन्छ हुन्छ हुन्छ म बुज्छु नि यहाँ गाडी पनि बुज्ने हो अनि तपाईँले चाहिँ के के फलाउनु भएको छ त हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ म गाडीको बन्दोबस्त गर्छु हो अनि म तपाईँलाई भन्छु नि ल हुन्छ हुन्छ ल ल